हजुर भाइ तपाईँ काठको सामानहरू बनाउने भाइ बोल्नुहुँदैछ हजुर सुन्नुहोस् न त्यो काठको त्यो तपाईँको त्यो मतलब नक्साहरू भएको सामानहरू के के छ हौ तपाईँहरूकोमा टेराकोटा टेराकोटा हुडन भन्ने केही छ तपाईँकोमा ए त्यो टेराकोटा हुडन भन्ने जिनिस छ भने चाहिँ मलाई चाहिएको छ कि एकदम साह्रै नै मनपरेको छ मैले सुनेको राम्रो हुन्छ अरे भनेको जस्तो लागेको थियो कि मलाई त्यो जिनिस चाहिँ चाहिएको छ ए भन्योपछि बनाएको चाहिँ छैन है हजुर अच्छा ठिकै छ त्यसो हो भने अब मैले बुद्ध पूर्णिमाको पछाडि नै तपाईँसँग कुरा गरेर बनाउनुपर्ने हो है हजुर सुन्नुहोस् न मलाई काठको सोफाहरू पनि चाहिएको छ कुनै डिजाइनहरूमा कस्तो डिजाइनहरूमा पाइन्छ त्यो चाहिँ मलाई बताउनुहोस् न काठको सोफाहरू भयो तपाईँको टेबलहरू हजुर हजुर हजुर मलाई त्यस्तै जिनिसहरू नै चाहिएको छ कि अनि एउटा बक्स खाटको पनि मलाई आवश्यकता थियो एउटा राम्रो कुन किसिममा लिँदाखेरि राम्रो हुन्छ होला हौ कस्तो डिजाइनमा हुन्छ हुन्छ राख्नुहोस्